अब खेतीमा लागु गरेको नयाँ नयाँ तरिकाहरू चाहिँ के हो भन्दाखेरि चाहिँ अब पहिलातिर यस्तै बारीहरू छ भने काँटाहरूले खन्थ्यो फरुवाहरूले खन्थ्यो अहिले खेतीतिर लाउन त काँटाहरूले खन्थ्यो फरुवाहरूले खन्थ्यो गोरुहरू जोत्थ्यो अहिले त्यही हो अब नयाँ नयाँ मेसिनहरू छ टेक्नोलोजीहरू बनाएको अब मान्छेले नै बनाए बनाएर दिएको खेतीपातीको लागि सुविस्ता होस् भनेर अन्त तिनीहरूले गर्छ अन्त यसो अब सागसब्जीहरू पहिला जस्तो कि पियाजहरू अब पहिला सानसानो हुन्थ्यो अहिले त्यही पियाजलाई चाहिँ हाइब्रिड बनाएर ठुलो ठुलो हुन्छ अन्त यस्तो सागसब्जीहरूतिर किराहरू लाग्यो भने पहिला खरानीहरू दल्थ्यो मलहरू लगाउँथ्यो तर अहिले चाहिँ अब बजारबाट नै क्यामिकलहरू ल्याएर यसो दबाईहरू ल्याएर हाल्छ किरा नलागोस् भनेर अन्त